विशेष मैले सिक्किमको गान्टोकमा तादनटन भनेर एउटा जग्गा थियो त्यहाँ मैले प्रथमचोटि नोकरी पाएर त्यहाँ मैले से एउटा प्राइमेरी टिचरको उसमा मैले आफू काम काम गर्नु थालेँ त्यहाँ सबै कुरा त्यति बेला को जमानामा नानीहरू चाहिँ निकै उमेर खाकै हुँदोरहेछ बाह्र तेह्र वर्षको नानीहरू भर्खर भर्खर टू थ्रीतिर पढ्ने जस्तो देखेँ मैले तर एकदमै उनीहरू रिमोट प्लेस भन्नाले कतिवटा अज्ञानता थियो उहाँहरूमा नानीहरूमा त्यसलाई हामीले सोझ्याउँदै सोझ्याउँदै लगेर